ए हजुर हो त

ए हजुर हो त

ए तपैलाई होटेल रुम चाहिएको थियो

ए हजुर सक्छु हाम्रो होटेलबाट गाडी गाइड सबै एभाइलेबल हुन्छ हजुर तपाईँलाई चाहिँ यो एचएमआई जानु थियो हिमालयन माउन्टेरिङ इन्सिटिट्युट ए हजुर हजुर त्यहाँनिर त्यहाँ पनि जानु सक्नुहुन्छ अन्त उता टोयट्रेनको म्युजियम छ कति दिनको लागि होला है होटेलको रुम चाहिँ ए हजुर हजुर अन्त हुन्छ हजुर यो गाइड र ट्याक्सीहरूको चाहिँ तपाईँ अलिकति हाफ पेमेन्ट चाहिँ एडभान्समा गरिदिइराख्नुहोस् कि अन्त एडभान्स गरिदिइराखेर किनभने त्यो गाइडहरूलाई पनि अन्त यहाँबाट अलिकति एक्सप्लेन गर्नुपर्छ अन्त त्यही भएर तपाईँ एचएमआईमा चाहिँ एचएमआई जाँदा चाहिँ तपाईँ जू पनि घुम्नु सक्नुहुन्छ किनभने जूभित्र नै त्यो इन्सिटिट्युट पर्छ कि अन त्यहाँ गएर तपाईँ एचएमआईमा तपाईँ तेन्जिङ नोर्गेको सबै हिस्ट्रीहरू क्लाइम गरेको के गरेको सबै देख्नु सक्नुहुन्छ लुगाहरू उसले लगाएको लुगाहरू उसले खाएको त्यो पानीहरू सबै त्यहाँनिर त्यो छ तपाईँ उसको हिस्ट्रीहरू सबै बुझ्नु सक्नुहुन्छ अन्त अर्को टोयट्रेन चाहिँ टोयट्रेनको घुमको चाहिँ घुममा छ त्यो चाहिँ अब तपाईँ ट्रेनको ह्यारिटेज हिस्ट्री अब त्यो कहिले स्टाब्लिस भएको त्यो सबै देख्नु सक्नुहुन्छ अनि त्यो भएर चाहिँ अब तपाईँ कति दिनको लागि हजुर ए असुविधा केही पनि हुँदैन तपाईँलाई हामी यहाँ सबै फेसिलिटिजहरू प्रोभाइड गर्छौँ अन्त तपाईँलाई के के चाहिन्छ हामी सबै यहाँबाड दिनु सक्छौँ नि अन्त यहाँबाट ए हजुर तपाईँ अलिकति गाइड र ट्याक्सीको चाहिँ पेमेन्ट हाफ चाहिँ गरिदिइनुहोस् सो द्याट हामीले बुक गर्नु सक्छौँ तपाईँको अन्त गाडी गाइड सबै हामी दिन्छौँ नि तपाईँलाई यहीँबाट तपाईँहरूलाई केही पनि असुविधा हुँदैन हजुर ए हजुर ए हजुर हाम्रोमा ठुलो गाडी सानो गाडी सबै प्रोभाइड गर्नु सक्छ हामी हुन्छ तपाईँ मलाई आउनुभन्दा एक खेप अगाडि चाहिँ कल गरिदिनुहोस् न हामी ट्याक्सी पठाइदिन्छु तपाईँहरूलाई रिसिभ गर्नु हुन्छ ए हुन्छ हुन्छ थ्याङ्कयू